नेपाली भाषा हिन्दी भाषाको भाषिका होइनन् नेपाली भाषा र हिन्दी भाषामा धेरै नै भिन्नता छ नेपाली भाषा खस भाषाबाट जन्मिएका हो अनि हिन्दी भाषा खस भाषाबाट जन्मिएका होइनन् यसैले नेपाली र हिन्दी एकदमै अर्कै अर्कै भाषा हो अनि यस भाषा नेपाली भाषा अनि हिन्दी भाषालाई एक समान मानिसहरूले मान्छन् तर त्यो धाराणा नै एकदमै गलत छ यसलाई यसको समाधान हामीले साहित्यलाई रिसर्च गर्नु अनि सर्च गर्नु अनि एकदमै हामी पढ्न लेख्न पर्छन्